जस्तै अब हामी बाग्राकोटमा बस्छौँ र यहाँ नेपालीको जनसङ्ख्या चाहिँ धेरै छन् र अरू समुदायकाहरू पनि छन् जस्तै आदिबासी भए बङ्गाली भए मारवाडी भए माने छाटछुट अलिअलि छन् र हामी जस्तो कि बजारतिर जाँदाखेरि उहाँहरूसँग भेट हुन्छ र बात गर्दाखेरि उहाँले पनि सकी नसकी नेपाली त बोल्नुहुन्छ तर उहाँहरूको नेपालीमा अलिकति अप्ठ्यारोपन हुन्छ हामीले बोले जस्तो बोल उहाँहरू बोल्नु सक्नुहुन्न तर पनि कोसिस गर्नुहुन्छ बुझ्नुहुन्छ त्यही राम्रो लाग्छ